म रेडियोहरू सुन्दिनँ अहिले छैन पनि अनि टिभी हेर्छु कोही कोही बेला मुभीहरू हेर्छु मलाई एक्सन एक्सन फिल्महरू पुरा मनपर्छ त्यहाँ लडाइँ गरेकोहरू हेर्नु अनि मेरो मलाई मनपर्ने मुभी भनेको त्यो पहिला म क्लास युकेजीमा हुँदाखेरि त्यतिबेला अफ पायो पहिला पहिला पल्टन भन्ने मुभी निस्केको थियो त्यो अहिलेसम्म मनपर्छ अनि यति नै